अब मेरो विचारमा चाहिँ अब यो ग्रामीण समुदायमा अब कृषकहरूको लागि गर्नु पर्दा चाहिँ सुधार गर्नु पर्दा चाहिँ फर्स्ट अफ अल चाहिँ अब आफ्नै अब फार्मर फार्मरमा नै अब सेल्फ अवेरनेस हुनु पर्यो किनभने अब फार्मर अब त्यस्तो एजुकेटेड हुँदैन अनि उनीहरूले चाहिँ अब आफ्नो लिटरेसी लेबल अब दो अब बिइङ अ फार्मर फार्मर भए पनि अब त्यो अब एजुकेसनले चाहिँ अलिकिति भए पनि अब मेन अब रोल चाहिँ प्ले गर्छ जस्तो लाग्छ अब एक्सपिरियन्स त हुन्छ फार्मरकोमा तर अलिकति अब उनीहरू अलिकति लिट्रेट भइदियो भने चाहिँ अब लिट्रेसीले चाहिँ के ल्याउँछ भने चाहिँ सेल्फ अवेरनेस ल्याउँछ नि त अब उनीहरू अलिकति लिट्रेट छ भने चाहिँ अब कसैले अब तपाईँलाई ठग्नु सक्दैन अब के सही हो के गलत हो आफै अब सर्ट गर्न सक्छ मलाई चाहिँ लाग्छ अब अब फार्मरको बारेमा अब त्यो अब सल्भ गर्नुपर्दा चाहिँ अब उनीहरूको लागि अब सुधार गर्नु सल्भ अरे सरी उनीहरूको लागि अब के अब सुधार गर्नु पर्दा चाहिँ अब मलाई चाहिँ त्यही लाग्छ अलिकति लिट्रेट हुनुपऱ्यो अनि जो अब बाठो मान्छे छ अब जो गाउँ ठाउँमा अलिक बाठो हुन्छ उनीहरूले चाहिँ छल कपट नगरेर उनीहरूलाई चाहिँ अब फार्मरहरू त सुधो हुन्छ अब जस्तै उनीहरू अब सिन्सियर छ अब अब त्यही बाठो मान्छेहरू पनि सिन्सियर भएर अब उनीहरूलाई हेल्प गर्यो भने चाहिँ अब केही प्रबल्मै हुँदैन जस्तो लाग्छ मलाई